अब त्यसको लागि त अब कति समस्याहरू झे झेल्नु पर्छ पर्छ त्यस्तो लामखुट्टेहरू त कति हो कति त्यहाँबाट डाँसहरूले टोक्छ भन्नु कि लामखुट्टे भुसुनाले टोक्छ भन्नु कि है अब त्यस्तो अब त्यस्तो सही सही पनि अब फुलहरू रोप्नु पर्छ होइन त्यहाँदेखिन् अब त्यो फुलहरूलाई अब किराले किरा फट्याङ्ग्राहरूले नखाओस् भनेर त्यो किरा फट्याङ्ग्राहरूलाई मार्नको लागि चाहिँ अब दबाईहरू ल्याएर है दबाईहरू छर्नु पर्छ अन्त पिचकारीबाट है अब दबाईहरू छर्किनु पर्छ र मात्रै अब फुलहरू राम्रो हुन्छ है अब मतलब किराले खाँदैन खानु पाउँदैन मज्जाले अब फुल फुल्छ मजाले मलजलहरू गर्नु पर्छ है झारहरू गोड्नुपर्छ अब त्यस्तो किरा फट्याङ्ग्राहरू त कति हो कति नि कति आउँछ आउँछ र पनि अब तिनीहरूलाई चाहिँ तिनीहरूदेखिन् चाहिँ फुललाई चाहिँ एकदम टाढोमा राख्नु पर्छ के तिनीहरूलाई चाहिँ अब दबाईहरू लगाएर अब के के अब के केहरू लगाएर है त्यो अब फुललाई चाहिँ जोगाउनु पर्छ आब पुरा स्याहार्नु पर्छ नि फुलहरूलाई अब नस्याहारी पनि अब फुलहरू बिग्री जान्छ है बाख्रालेहरू बाख्राले खाइदिएर गर्छ अब कुखुराले ठुँगेर अब त्यस्तोहरू गर्छ खोस्रिएर सबै छरपस्ट पारिदिन्छ है अब

त्यसलाई चाहिँ अब जोगाउनै पऱ्यो फुल अब फुलबिनाको घर त अब राम्रो देखिँदैन होइन त्यो अब फुलहरूलाई चाहिँ त्यो अब त्यतिको अब त्यो फुलहरू स्याहार्नुको लागि त त्यति त अब झेल्नै पऱ्यो नि होइन